हाम्रो दार्जिलिङ जिल्लाको यो क्षेत्रमा पानी कुवाको पानी पनि छ र हामीले टाइम कलबाट पनि पानी खाँदैछौँ र हाम्रो यो सरसफाइ चाहिँ हामी सरसफाइको लागि त आउँदैनौँ र हामीले मैला फ्याल्ने गाडी चाहिँ हाम्रो एकदिन बिराउँदै आउने गर्छन्